मेरो फेमिलीमा हामी दिदीभाइ दाजुबहिनीहरू पाँचजना हो पाँचजना मध्ये चाहिँ म चाहिँ धेरै अलग्गै छु किनभने म कालोलाई कालै भन्छु रातोलाई रातै भन्छु सेतोलाई सेतै भन्छु हामी पाँचवटा औँला जस्तै छौँ अलग अलग परेको छौँ आफ्नो आफ्नो विचारधाराको मान्छेहरू छौँ र म चाहिँ सबैभन्दा म आफूले आफूलाई अलग्गै सम्झिन्छु किनभने म चाहिँ राइटमै हिँड्छु हो कसैलाई तल माथि गर्नु जान्दिनँ अँ कसैलाई थिचोमिचो गर्नु पनि जान्दिनँ त्यही भएर म चाहिँ एकदमै डिफ्रेन्ट छु उनीहरू मन दुखाउँछ त्यहाँदेखि फेरि उनीहरू आफै आएर मसँग निहुरिन्छ किनभने म राइट छु त्यही भएर मैले चाहिँ उनीहरूलाई सम्झाउनु बुझाउनु पनि सक्छु उनीहरूलाई गाली गर्नु पनि सक्छु अनि उनीहरूसँग म राम्रोसँगले कुनै कुराको सल्लाह हरू गर्दा पनि मेरो सल्लाह मान्छ मैले भनेको सुन्छ मेरो दिदीभाइ दाजुबहिनीहरूले